हेलो हजुर हजुर हजुर मैले नि बिमारी लिएर आएको त्यही त हो यहाँनिर खोइ तेस्तो सुविधा त केही देखिनँ खोइ तपाईँ चाहिँ हजुर हजुर त्यस्तै त यहाँ त सबै याँ त कसलाई त कोनि कम्मुनिकेसन नै मिलेको छैन साह्रो हेलचेक्र्याइँ छ हौ यहाँ निर मलाई लाग्छ अब कस्तो हजुर हजुर हजुर हजुर हजुर हजुर यहाँ त त्यस्तो कुनै सुविधा छैन रहेछ हौ हजुर किनकि पहिला पनि मैले सुन्दै आएको हो त यहाँनिर धेरै मान्छेले अब गुनासो गरिरहेको थियो यो हस्पिटलमा धेरै कुराहरू छैन अहिले केही अप्रेसन गर्नु पऱ्यो भने हामी सिलगुढी जानुपर्छ है अहिले यहाँनिर अब हार्टको अप्रेसन गर्नु पऱ्यो भने पनि अब बाहिर जानुपर्ने अब यहीँनिर भइदिएको भए सायद राम्रो हुन्थ्यो सबैलाई सुविस्ता हुन्थ्यो यहाँनिर केही त्यस्तो उयो नै छैन हौ अब तपाईँलाई के कस्तो लाग्छ अब हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर त्यस हजुर हजुर हजुर हजुर त्यस्तै छ हौ डक्टरहरू पनि टाइममा नआउने है अब नर्सहरू पनि टाइममा नआउने त्यहाँनिर तास खेल्ने अस्ति देख्नुभयो होला तपाईँले उयसमा के अरे अ उयस फेसबुकतिर पनि देख्नुभयो होला अब पानी अब चुहिने यहाँनिर धेरै कुरा असु असुविदा रहेछ अब पेसेन्टहरू आएर बस्ने त वेटिङ रूममा पनि अब छैन पानी नै पानी है सर सफाइ भन्ने एउटै छैन है अब यो कुरा चाहिँ अब हामी ठुलोहरूले हेर्नु पर्ने हो जस्तो लाग्छ है अब त्यो त भयो भयो अब यहाँ ठुल्ठुलो अब हस्पिटल भन्ने त यहाँनिर मैले त साह्रै देखिँन पनि छैन पनि है हजुर हजुर अहिले हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर सुविधाहरू कुनै छैन छैन यहाँ त छैन त्यस्तो कुनै सुविदाहरू छैन यहाँनिर हजुर हजुर त्यही त यहाँ त त्यहीले त हाम्रो जनताहरूले दुखः पाइरहेको छ है गरिब जनताहरू छ हजुर बाइर गएर खर्च बेसी यो कुराहरू यहाँ बनाइदियो भने त धेरै राहत मिल्छ हाम्रो जनताहरूलाई पनि हजुर हजुर हजुर हजुर हजुर हो हजुर हजर

हजुर हजुर त्यही त त्यस्तै छ है अब म पनि अलिक हतारमा छु मैले पेसेन्ट डक्टरलाई देखाउनु पर्ने है हजुर म गइहाल्छु नि है हजुर हजुर फेरी अहिले ट्रन काट हो ए हुन्छ हुन्छ